म यहाँ परिवारमा जम्मा एक छोरी दुई छोरी तिनजाना हामी दुईजाना पाँचजाना हो त्यसमा ठुलो छोराले पनि बिहा गर्यो उसको आफ्नै घर संसार छ एउटा छोरी अनि दुईजाना बुढा बुढिया छ एउटा नातिनी मेरो नातिनी र छोरा बुहारी छन् र यता छोरी पनि बिहा गरेर गइ र आफ्नै घर गरि खाँदैछ छो नातिनी छ अहिले एघार वर्ष लागि र उनीहरूको आफ्नो आफ्नो घर चल्दैछ यहाँ खास घरमा चाहिँ मेरै श्रीमती सानो छोरा र म तिनजाना छौँ र यसरी घर संसार चल्दैछ यस्तै छ अवस्था